मैले मेरो जीवनमा धेरै कुराहरू सिकेको छु जस्तै पढ्नु जानु मलाई पढ्नुको कुनै इन्ट्रेस्ट थिएन म पढ्थेँ पढ्थिनँ केही मतलबै थिएन मसित पढ्ने भनेको के हो एकदिन एकजना टिचर अउनुभयो रोचिन मिस उहाँले मलाई पुरा कराउनुभयो पुरा सिकउनुभयो कराएर मलाई पुरा रिस उठ्यो पहिला रिस उठेर म आफ्नो इगोमा आएँ अन्त मैले त्यो दिनदेखि चाहिँ मेरो लाइफ चेन्ज गरिदिएँ लाइफ चेन्ज गरेर म पढ्नुमा ध्यान दिनु थालेँ र अहिलेसम्म फर्स्ट खालि हुँदै आएको छु पहिला म पढ्नुमा ध्यान दिन्थिनँ र पनि तात्पर्य म फर्स्ट नै हुन्थेँ किनभने म कुनै पनि कुरा गरिहाल्थेँ अहिले पनि त्यस्तै छ पाठहरू सिक्ने कुरा गर्नु हुँदा मेरो रोचिन मिसले सब कुरा सिकउनुभएको छ उहाँले सिकउनुहुँदा के के भन्नुभएको थियो भने मैले धेरै कुरो सिकउनु भएको थियो जस्तै जस्तै हामीले लेख्दाखेरि हेन्डराइटिङ हेर्थेनँ तर मिसले हामीलाई झापड दिएर हेन्डराइटिङ सिकउनुभयो कि यसरी हेन्डराइटिङले ठुलो क्लासमा के गर्छस् कसो गर्छस् भनेर हामीले ह्यानराइटिङ हेन्डराइटिङ बनायो अरू के के जाति प्रगत गऱ्यो त्यहाँदेखि यता यता हामीले थुप्रै कुरा सिकेको छौँ मिसले हामीलाई हिर्कउनुहुँदा मनभित्रबाट दु ख लाग्यो त्यो दिनदेखि हामी प्रभावित भए कि अँ पढाइ भनेको यो कुरा हो पढाइ भनेको त्यो कुरा हो त्यो कुराहरूमध्ये नै हामी अहिलेसम्म चलिरहेको छौँ अहिले पनि सम्झनाले जे भन्छ कि तँ त पढेर पनि के गर्छस् पढेर पनि के गर्छस् त्यो कुरा मनमा थुप्रै लागिरहेको छ त्यसो भइसकेर हामीले पनि अब पढेर केही देखउनु पर्छ भन्ने सोच राख्नु पर्छ त्सैले म पनि त्यसै सोच राखेर सोचिरहेको छु पढेर त्यस्तै व्यर्थ र जानु दिँदिनँ मेरो पढाइ मेरो त्यत्तिकै व्यर्थ जाँदैन म पढेर केइहीगरेर देखउनु चहान्छु दुनियाँलाई अन्त म गर्नेछु धन्यवाद